र आफ्ना बिरूवाहरको उन्नत स्वास्थको लागि चाहिँ म सर्वप्रथम म एउटा प्लान्टिक्स एप्स भन्ने हुन्छ त्यसमा गएर म हेर्छु र त्यो बिरुवाहरलाई फोटो खिचेर म फोटो खिचेर म हेर्छु र त्यो फोटो खिचेर युट्युब च्यानलहरूमा लगाएर पठाउँछु र त्यहाँबाट मलाई जानकारी हुन्छ कि म मेरो बिरुवाहरलाई चाहिँ कस्तो प्रकारको रोग र कस्तो खाल्को रोगहरू लागेको हो यो विषयमा हामी त्यो युट्युब च्यानलबाट हेरेर नै म त्यो बिरुवाहरलाई स्वास्थ्यको लागि चाहिँ नजिकैको अब स्वास्थ्य केन्द्रबाट दबाईहरू किनेर चाहिँ म त्यस बोट बिरुवाहरूमा चाहिँ म लाउने गर्छु र अझै म युट्युब च्यानलहरू पनि हेरेर तिनीहरू बोट बिरुवाहरूमा चाहिँ कस्तो खालको रोग लागेको र त्योबाट हेरेर पनि म जानकारी लिएर पनि म आफ्नो बिरुवाहरूलाई चाहिँ उन्नत स्वास्थ्यको लागि उपचार गर्ने गर्छु